हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ सांस्कृतिक चाडपर्वहरू चाहिँ अहिलेको यो समयमा चाहिँ धेरै प्रकारले असल भव्य रूपमा मनाइने गर्छन् दसैँ ति हार होली अन्त यो सङ्क्रान्तिहरू भयो दिवालीहरू भयो एकदमै भव्य रूपमा मनाउने गर्दछन् है दसैँ त होइन किनभने दसैँ त मान्छेले आफ्नो आफ्नो घरमा टिका लगाएर मनाउने कुरा हो है दसैँमा चाहिँ आफ्नो आफ्नो घरमा नै मान्छे बिजी हुन्छन् तर जब यो दिवाली भयो यो होली भयो यो सङ्क्रान्ति भयो यो अहिले त यो तिहार मात्र होइन यो तिहारमा त मान्छेले मनाउँछन् नै मनाउँछन् दिवाली त किनकि दिवाली त जब हामी इङ्गलिसबाटै भन्छौँ नि लाइट्स अफ फेस्टिवल फेस्टिवल्स अफ लाइट्स है हामीले एकदमै झलक मलक ए वरपरदेखि हेर्छौँ भने एकदमै झिलिक मिलिक है पटेकाहरू पढ्काएर एकदमै झिलिक मिलिकले मनाइने गर्दछन् र होली होली पनि त्यसरी नै मान्छेले एकदमै भव्य रूपमा मनाउने गर्छन् जब हामी भिडियोसहरू हेर्छौँ हामी जब कसैले पनि मनाउँदैनन् जसले पनि यो कुराहरू होलीहरू मनाउँदैनन् जब हामीले त्यो अरूले मनाएको जब हामी भिडियोहरू देख्छौँ भने नि हामीलाई पनि एकदमै मनाउँ मनाउँ लाग्छ अहिलेको यो हाट बजारमा एकदमै यो कति कति तिन चार वर्षदेखिबाट लिएर अहिलेसम्म त एकदमै भव्य रूपमा असलसँगले होलीहरू मनाउँने कुरा गर्छन् उनीहरूले एकदमै मनाइरहेका छन् अनि सङ्क्रान्तिहरू भयो सङ्क्रान्तिहरूमा पनि उनीहरूले एकदमै पूजा गरेर है उनीहरूले मनाउने कुरा गर्छन् अनि यो होली तिहार सङ्क्रान्ति मात्र होइन अहिलेको यो क्रिसमस पनि उनीहरूले एकदमै क्रिसमस इदहरू पनि उनीहरूले मजाले मनाउँछन् किनकि होली सङ्क्रान्ति सबै तिहारहरू त यो इसाईहरूले मनाउने कुरा आएन यो त हिन्दू साथीहरूले मनाउने कुरा छन् तर इसाईहरू पनि अहिले कुरामा पछि छैनन् जब हेर्छौँ भने कालिम्पोङ जिल्लमा चाहिँ इसाईहरूले पनि क्रिसमसलाई पनि एकदमै मान्यता दिएर एकदम असलसँगले यसको प्रोग्रामहरू राखेर क्यारोलहरू एकदमै मजाले गरेर जान्छन् अनि यो कुरा मात्रै होइन यो तिहार होली क्रिसमस भन्ने कुराहरू है हामीले आफ्नो आफ्नो यो धर्मको कुरा गऱ्यौँ तर यो धर्मको कुरालाई हामी जब पछाडि छोडेर जब हामी आफ्नो संस्कृतिको कुराहरू हेर्छौँ भने है यो त अहिले नेपाली भाषालाई पनि एकदमै मान्यता दिएर है यो कुराहरू पनि एकदमै मनाएर गइरहेका छन् हाम्रो कालिम्पोङमा भन्ने कुराहरू चाहिँ एकदमै राम्रो कुराहरू हो यो कुरा मिन्स हामीले एकदमै बिर्सन हुँदैन है यो कुराहरू चाहिँ हामीले अहिले यो जति मनाउँदैछौ जति यो कुराहरू हामीले मनाइरहेका छौँ यो कुरालाई अझै मात्रामा बढाउँदै लाने कुराहरू हो यसमा अझै मात्रामा हामीले इन्करेज गर्छौँ है अझै मात्रामा यो कुराहरूलाई बढाउँदै लिएर अझै आउने भविष्यको दिनहरूमा यो कुरालाई अझै मात्रामा असलसँगले अहिले हामीले दस प्रतिशत मात्रै गर्दैछौँ यसलाई आउनेवाला दिनहरूमा हामी सयमा सय प्रतिशत असलसँगले यसलाई हामी मनाउने है अझै हामी त्यसको चाहना राख्नपर्छ